घुम्न जानु मन लाग्छ गजलडुबा जलढाका जलपाइगुडी सिल दार्जिलिङ सिलिगुडी सबै घुम्नु मन लाग्छ घुम्न त घुमेको अलिअलि तर पनि अझै बेसी घुम्नु मन लाग्छ किन इन्जोई गर्नु मन लाग्छ